हजुर भन्नुहोस् ए हजुर यो सारा एनजिओ हो हजुर हजुर भन्नुहोस् न के सेवा गर्नुसक्छु हजुर हजुर एकदम एकदम त्यही हजुरहरूको गाउँ ठाँउको सेवा गर्नु नै हाम्रो एनजिओ यहाँनिर खोलेका छौँ अँ के सेवा गर्नसक्छु तपाईँहरूको के समस्याहरू छ हजुर हजुर हजुर हजुर हामी एकदम हजुरहरूलाई सहयोग पुऱ्याउँ हजुर हजुर हामी जस्तै यो गाउँको जस्तै आर्थिक स्थिति कमजोर भएको नानीहरूलाई घरको फेमिलीहरूको समस्या भएको नानीहरूलाई हामी पढाउने स्कोलरसिपहरू उहाँहरूलाई हामीले दिने काम गर्छु अन्त अब गाउँ ठाउँमा गएर हामीले यो अँ सचेतना कार्यक्रमहरू जनचेतना कार्यक्रमहरू हामी गर्छौँ जसले चाहिँ मान्छेहरू अवेर हुन्छ गाउँ ठाउँको अनि यो जो गाउँको मैला कुचिलाहरू जो गाउँमा जो गाउँमा यो दूषित दूषित कुरोहरू जो फ्याँकेको हुन्छ त्योहरूलाई हामीले अझै त्यसलाई साफ सुग्घर राखेर गाउँ सुन्दरीकरणको निम्ति पनि हामीले यसरी कामहरू गर्छौँ हामी सबैजना मिलेर हजुर त्यो मात्रै नभएर अझै गाउँ ठाउँतिर जुन बिमारीहरू हुन्छ जो आर्थिक स्थितिले एकदमै कमजोर हुन्छ उहाँहरूले बिमारीहरूलाई सहि ढङ्गले ट्रिटमेन्ट गराउन सक्तैन उहाँहरूको निम्ति पनि हामीले हाम्रो एनजिओको तर्फबाट केही हेल्प गर्ने गर्ने गर्छौँ हजुर त्योभन्दा पहिला चाहिँ हजुरहरूले अब हजुर हजुर भन्नुहोस् हजुर हजुर एकदम एकदम हामी तपाईँहरूले पहिला हाम्रो यो एनजिओमा जोइन हुनुलाई चाहिँ तपाईँहरूले एउटा तपाईँहरूले पहिला एउटा मेम्बरसिप काट्नु पर्छ त्यसको पनि पैसा बेसी छैन एक सौ रुपियाँ तिर्नु पर्छ जसले जसले चाहिँ एक सौ रुपियाँको त्यो चाहिँ तपाईँहरूको आफ्नै आइडेन्टेटीहरू तपाईँको एउटा प्रमाणपत्र बनिन्छ त्यो चाहिँ हाम्रो एनजिओसँग सम्बन्ध हुन्छ एनजिओसँग रिलेटेड हुन्छ त्यति मात्रै पर्छ अन्त तपाईँहरूको यो आधार कार्ड तपाईँहरूको डिटेल्सहरू तपाईँको गाउँ ठाउँको डिटेल्टहरू दिएर चाहिँ तपाईहरूले मेम्बरसिप काटनु सक्नुहुन्छ अन्त मेम्बरसिपको लागि चाहिँ तपाईँहरू हाम्रै के भन्छ हाम्रै अफिसमा आएर तपाईँहरूले पनि आफूले चाहिँ हामी हामीसँग मेम्बरसिप काटेर हामीसँग जोडिनु सक्नुहुन्छ तपाईँ हजुर हजुर हजुर हजुर हामी हेल्प हजुर हामी हजुर हजुर हामी सहयोग गर्छु हामी खाता किताबहरू पनि हाम्रो एनजिओको तर्फबाट दिन दिन्छु बाँड्छु अनि जो नानीहरू अब आर्थिक स्थितिले कमजोर हुन्छ घर परिवार तिनीहरूलाई पनि हामीले एड्मिसन पनि अलिकति हामीले एड्मिसन पनि गराउँछु कुनै पनि राम्रो व्यवस्थित स्कुलहरूमा लगेर पाठशालाहरूमा लगेर अन्त तिनीहरूलाई हामीले खाता किताब पनि दिन्छौँ त्यसको लागि तपाईँहरूले चिन्ता मान्नु पर्दैन हामी तपाईँहरूले एउटा समय दिनुहोस् त्यो समय अवधिमा हामी एउटा आएर तपाईँहरूको गाउँमा आएर हामी एउटा जनचेतना कार्यक्रम सँगसँगै हामी नानीहरूलाई त्यो व्यवस्थित व्यवस्थाहरू दिएर व्यवस्थित ढङ्गमा हामीले नानीहरूलाई राख्ने राख्ने छौँ हजुर हुन्छ हजुर हजुर हुन्छ अवस्य अवस्य हजुर हुन्छ हुन्छ तपाईँलाई पनि हजुर हुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद हजुर हुन्छ एकदम एकदम हुन्छ हुन्छ धन्यवाद